मैले त उयो जुन चाहिँ हाम्रो यहाँ समाज छ हो जुन चाहिँ अब जुन चाहिँ एउटा के भन्छ यसलाई एउटा हाम्रो इभेन्ट गर्ने यो छ कि र तपाईँ र तपाईँ पनि यहाँ आउनु अब उयो डिस्कसनहरू गर्नुपर्छ भनेको अब जुन चाहिँ अब अब हाम्रो यहाँ जुन चाहिँ अब पूजा हुन्छ अब दुर्गा पूजा भयो जे पनि पूजा भयो अब यहाँ हल्का प्रोग्राम हुन्छ सानोबडे हाम्रो है अब त्यसमा अब गेस्ट कसलाई बोलाउने र कतिजनाको इस्टिमेट अनुसार त्यो प्रसाद वगेराहरू जुन चाहिँ अब प्रोग्रामहरू भएपछि अब गर्नुपर्छ अब कसलाई अब राम्रोहरू मार्क्सहरू आयो भने जुन चाहिँ हाम्रो हुन्छ गिफ्ट डिस्ट्रिब्युटहरू गर्ने त्यस्तोहरू त तपाईँ पनि आउनु उयो डिस्कसनहरू गर्नुपर्छ त्यस त्यही लागि चाहिँ कल गर्नुभएको थियो यता चौपती के भन्छ यसलाई स्कुल चौपती भ भन्छ नि त्यो चौपतीमा आउनु जुन आज आज डिस्कसनहरू गर्नुपर्छ हामी साथै सबैजना ए टाइम बेलुका चार बजीतिर पनि हुन्छ अब

त्यही लागि हेलो

अँ भनेको छु अब यहाँको हाम्रो जुन पञ्चायतहरू पनि छ पञ्चायत भयो प्लस प्रधानहरूलाई पनि बोलाएको छ अब बातहरू गर्न अब ए त्यो पनि गर्दा राम्रो हुन्छ अब एमएलएलाई बोलायो भने पनि अब हजुर जुन चाहिँ हाम्रो यो दुर्गा पूजा चलिरहेको थियो त्यसमा चाहिँ अब सानोबडे प्रोग्राम अब नभए अब कोढी हुन्छन् अरू ग ग गरेन भने पनि अब खाली खाली टाइपको हुन्छ त्यही लागि चाहिँ अब प्रोग्रामहरू गर्नुपर्छ भनेको अब मान्छेहरू नि हल्का भेला हुन्छ रमाइलो हुन्छ त्यो बुढाबुढीहरू बुढाबुढीहरू अब चिफ गेस्ट अब हाम्रो एमएलए भइहाल्यो नर्मल गेस्टहरू भन्यो भने अब हुन्छ होला अब सातजना आठजना अब कसलाई भन्दा कसलाई भन्दा अँ अब आफ्नो मर्जी अब गाना गाउनेलाई गाना अब नाच्नेलाई नाच आफ्नो मर्जीअनुसार हो हुन्छ